मलाई जस्तो लाग्दछ जुन यो पदयात्रामा सबैभन्दा चुनौतीपूर्ण कुरा के हुँदछ भन्दाखेरि जब खराब मौसम हुन्छ अनि साथै जब जब हामी कुनै पनि पदयात्रा गर्दछौँ तब हामीलाई चाहिने हाम्रोमा सामाग्रीहरू थिएन भने हामीलाई धेरै साह्रो पर्दछ धेरै चुनौतीहरूको हामीले त्यसलाई सामना गर्नुपर्दछ अनि यसले त्यही कस्तो खालके रूपमा हामीलाई परिणत गर्दछ भन्दाखेरि त्यही यसले हामीलाई अझ निर्भर साहसी भएर यी सब चुनौतीहरूलाई अनि हामीले यससँग लडेर जीवनमा खुसी रहन अनि जुन हाम्रो प्रकृति छ त्यसलाई अझ हामीले गहिरो रूपमा हामीले बुझ्न सक्दछौँ अनि यसले हामीलाई एकदमै एकदमै असल अनि एकदमै सज असल मान् मानिस बन्नु एकदमै सहायता गर्दछ